म मेरो घरमा बिरुवाहरू लगाएको छु फुलमा चाहिँ भयो केलेन्चो अन्तखेरि जिरेनियम त्यो तपाईँको चाहिँ मेरो बिरुवाहरू छ है जस्तो लहरेमा चाहिँ हामीले सब्जीमा लगाउँछौँ इस्कुस भयो फर्सी लौका घिरौला इत्यादि प्रकारको लहराहरू हुन्छ भयो फलमा चाहिँ त्यस प्रकारले लगाउँछौँ हामीले लहरा लगाएर माच बनाएर लगाउँदा चाहिँ हरियो मजाको एक प्रकारको सुन्दरता देखिन्छ बिहानको टाइममा हेर्दा त्यसमा लागेको लहरामा लागेको फुलहरू पनि त्यो फलको लागि फुल लाग्दाखेरि पनि राम्रो देखिन्छ अब यसरी हामीले गार्डनमा बिरुवा र लहराको फलफुलहरू लगाउनु सकिन्छ